विद्यमान बिरुवाहरूबाट अधिक बिरुवा मैले निकैहरूबाट नै प्रयोग गरेँ त्यसमा अब कतिवटा हुन्छ यस्तो जस्तै मैले सयपत्री फुलहरू रोपेकी छु त्यसमा फुलहरू अलिकति ठुलो भएपछि त्यसको मुना चुडाउँदा त्यसमा थुप्रै मुनाहरू आउँछ अनि त्यो मुनाहरूबाट पछि फुल्छ फुले पछि त्यो कति त हामीले भाइटिकाहरू तिर प्रयोग गर्छौँ दिपावलीहरू तिर अनि त्यो दिपावली प्रयोग गरे पछि कतिवटा फुलहरू चाहिँ सुकाएर हामी राख्छौँ पछि गएर फेरि त्यो उसमा असार साउनतिर छर्छौँ छरे पछि रोप्छौँ अनि कति धेरै जस्तो धेरै नै हुन्छ जसमा अब यस्तो धानहरू भयो कोदोहरू भयो मकैहरू भयो यिनीहरू पनि हामीले निकै नै उत्पादन गर्छौँ यिनीहरूलाई रोप्छौँ रोपे पछि पछि फले पछि उनीहरूको त्यो कति धानहरू मकैकै दानाहरू हेरौँ मकैको दानाहरू कति अब चामलहरू बनाइन्छ कति कुरो पिठो के केहरू बनाइन्छ त्यसमा बनाए पछि कतिवटा दानाहरू चाहिँ राखेपछि त्यसलाई पछि फेरि बिरुवामा उत्पादन गर्नसक्छौँ